म चाहिँ राई हो हामी चाहिँ हाम्रो राईको संस्कृत संस्कृतिहरू मनाउँछौँ हामीले हाम्रो साकेला साकेला साकेवा उँधौली अथवा उँभौली भन्छौँ हाम्रो राईको धर्ममा हाम्रो एकदमै मङ्सिरे पूर्णे हुन्छ अन्त एउटा मङ्सिरे पूर्णे र वैशाखी पूर्णे हुन्छ हाम्रो चाहिँ यो एकदम ठुलो पूजा गर्छौँ हाम्रो जति पनि राईहरू छन् राई जाति छौँ जति हामी किरातीहरू छौँ जस्तै हाम्रो ठुलो ठुलो राईहरू धेरै अब टाढा टाढाका राईहरू पनि आएर हामी भेला हुने गर्छौँ हाम्रो ठुलो सब हाम्रो सबभन्दा ठुलो पूजा गर्ने गर्छौँ हाम्रो हाम्रो राईको मन्दिर चाहिँ अब मिरिक मिरिकमा छ हाम्रो जति पनि राई जातिको मन्दिर हामी चाहिँ त्यहाँ सालै सालमा दुईपल्ट साकेला अब धार्मिक पूजा गर्ने गर्छौँ त्यहाँ चाहिँ हाम्रो एकदम राई जाति चाहिँ पुरा भेला भएर ठुलो पूजा गरेर अब हामी चाहिँ त्यहाँ भेला भएर ठुलो उत्सव मनाउँछौँ हामीले नाचगानदेखि लिएर यस्तो के भन्छ हाम्रो हाम्रो संस्कृति हाम्रो जाति पोसाकदेखि लिएर हाम्रो सबै जातिको कृषि अब लगाउने भेषभूषादेखि लिएर हामीले बनाएको बन हामीले बनाएको हामीले बनाएको जति पनि यो हातले बनाएको चिजहरू हुन्छ हामीले सिलाइ बुनाइ गरेर हाम्रो राई जातिमा यस्तो झोलादेखि लिएर पगरीदेखि लिएर यो साइ साइफुङ शिरको यो पनि राईहरूले यो गर्ने गर्छन् अन्त हामीले यो सबै नाच गान गरेर हामीले यो रूपलाई हामीले नाचेर डान्स गरेर जति पनि हाम्रो यो जाति पोसाकहरू छन् हामीले यो सबै लगाएर नाच्ने गर्छौँ हामीले राई जातिको हाम्रो ठुलो उत्सव मनाउने गर्छौँ जति पनि हाम्रो राई जातिहरू छौँ हाम्रो जति पनि राई समूहमा भएको जति पनि हाम्रो नाच्ने गाउँने सबैजना हाम्रो कल्चरको हाम्रो नाच्नेदेखि लिएर बाजागाजाहरूदेखि लिएर ढोल ढ्याङ्ग्रोदखि लिएर सबै नै हुन्छ हाम्रो झाँक्री जनपा माङ्पा माङ् माङ्माहरू पनि हुनुहुन्छ उहाँहरूलाई सबैले पूजा गरेर हाम्रो राई पूजा गरेर हामीले नाच गान गरेर हामीले सधैँ सालमा एकपल्ट दुईपल्ट उँभौली साकेला उँभ् उँभौली र उँधौली भन्छौँ हाम्रो त्यो धार्मिक पूजा गरेर हामीले ठुलो भव्यरूपमा हामीले मनाइरहन्छौँ हामीले जति पनि उत्सव मनाउँछौँ हामीले सालै पछि गरेर आइरहेको छौँ गरिरहन्छौँ